लामखुट्टेले टोक्दा चाहिँ अब धेरै डेङ्गुहरू फैलिन्छ ज्वरो औलेज्वरोहरू आउँछ होइन अन्त अब यसबाट बाँच्ने उपाय भन्दा चाहिँ अब घरमा यसो पानीहरू साफसफाइ गरेर राख्नुपर्छ र पानीहरू मैला हुन दिनुभएन र त्यहीँबाट धेरै कुराहरू र बाट कुराहरू हुन्छ जहाँबाट चाहिँ यस्तो लामखुट्टेले प्रब्लमहरू क्रिएट गर्नुसक्छ अन्त अब नालीहरू सफा राख्नुपर्यो घरको अन्त अब केही त्यस्तो डेङ्गु केही हुने सिम्टम्सहरू देखापर्यो भने डक्टरकोमा गइहाल्ने गइहाल्नु पर्यो अनि अब धेरै कुराहरू पनि बार्नुपर्छ यो डेङ्गु भएपछि र तर अब त्यो बार्नुभन्दा पहिल्यै त्यसको प्रिकसन लियो भने त्यो धेरै राम्रो अनि सुत्नअगाडि मच्छरदानीहरू लगाएर सुत्यो भने त्यो त झनै राम्रो